मैले एउटा बजारमा कुर्ती किनेको थिएँ कि त्यो कुर्ती कस्तो राम्रो छ फिटिङ पनि हुन्छ अलिक पहेँलो रङको छ त्यो कुर्ती मेरो पुरा राम्रो छ त्यो मलाई राम्रो लागेर किनेँ दाम पनि सस्तो छ त्यो कुर्तीको बेसी महँगो पनि पर्दैन अरू मलाई एकदमै राम्रो लागेको छ त्यो कुर्ती सुतीको शितल कुर्ती किनेको थिएँ मैले राम्रो लाग्यो त्यो कुर्ती तपाईँहरू पनि किन्नुहुन्छ भने किन्नुहोस् है त्यो कुर्ती पुरा राम्रो रहेछ किन्नुहोस्